हेलो हजुर मैले तपाईँको यो गाडी बुक गरेको थिएँ नि हजुर तपाईँ ढिलो आइदिनु भएछ कि हेर्नुहोस् न मेरो त छिटो जाने काम थियो हो म दुई घन्टा भइसक्यो यहाँ पर्खेको तपाईँलाई हजुर त्यस्तो भनेर कहाँ हुन्छ नि हेर्नुहोस् त म दुई घन्टा भइसक्यो पर्खेको म अब अर्कै गाडी चढेर जान आँटेको छु कि अब के गर्नु अब यो क्यान्सल गर्नु चाहन्छु कि म हजुर ढिलो भइसक्यो नि हेर्नु त म त ढिलो भइसक्यो म अब त अलि छिट्टै जानु पर्ने भयो अन्त मैले यहाँ गाडी पनि मगाइसकेको छुु अब म यहीँ चढेर जाँदैछु अनि यो क्यान्सल गरौँ भनेर म तपाईँलाई कल गरेको कि हजुर हजुर होइन अब तपाईँले यो क्यान्सल गरिदिनैपर्छ नि अब अब आधा बाटो आएँ भनेर हुुँदैन नि हेर्नु त मैले कति पर्खिसकेँ तपाईँलाई अब हजुर तपाईँले पनि उता भन्नुपर्छ हजुर हजुर थाहा छ नि अन्त हेर्नुहोस् अब यो तपाईँको यो सिस्टम हो नि त होइन तपाईँले अब ए मैले एकपल्ट बुक गरिसकेपछि तपाईँ ठिक टाइममा आउनुपर्छ अनि तपाईँको पनि एउटा कर्त्तव्य हो तपाईँले ठिक टाइममा पुऱ्याइदिने तर तपाईँ ढिलो आउनु भयो अनि म यो क्यानसल गर्दैछु है हुन्छ हुन्छ